स्वास्थ्य स्वास्थ्य क्षेत्रको सुधारका लागि सरकारले सरकारले प्रयास गरिरहेको छ कि हाम्रो भिलेजमा हाम्रो गाउँमा हस्पिटल नयाँ हस्पिटल खोलिएको छ लक्ष्मी भण्डार अन्त हेल्थ सेन्टरहरू खोलिएको छ बट तर हाम्रो हस्पिटलमा मतलब मे मे मेडिसिन्सको फेसिलिटिसहरू छैन राम्रो छैन राम्रो मेन मेडिसिनको फेसलिटिसहरू राम्रो छैन हामीलाई चाहिएको बेलामा हामीलाई मेडिसिन्सहरू पाउँदैन तर अहिले हाम्रो यहाँ नयाँ हस्पिटल खोलिएको छ मा स्टार्ट ओपेन गरेको छैन वस मतलब रेडी छ हस्पिटल अहिलेको हेल्थ सेन्टर हेल्थ सेन्टरहरू छ हाम्रो यहाँ लक्ष्मी भण्डार टाइममा मेडिसिन्सहरू पाउँदैन अनि गाउँको मान्छेहरूलाई मतलब नानी म मतलब थाहा छैन मतलब एजुकेसन्स छैन कि उनीहरूलाई के गर्नुपर्छ के गर्नुपर्दैन उनीहरूले आफ्नो हेल्थको खयाल राख्दैन प्रब्लम्सहरू हुन्छ गाउँमा थुप्रो अनि हाम्रो प्लेस अनि केही बिमारीहरू भयो भने हामीलाई मतलब टु थ्री किलोमिटर्स ट्राभल गरेर फेरवेल गरेर अर्को प्लेसतिर जानुपर्छ अर्को हस्पिटलमा जानुपर्छ त्यही हो प्रब्लम हाम्रो भिलेजको अनि म्याडम अन्त हेल्थ कन्डिसनहरू राम्रो छैन भिलेजको मतलब मान्च मान्छेहरू मतलब पोबर्टी पोबर्टीमा बसिरहेको छ मान्छेहरू त्यो राम्रो होइन अनि उनीहरूलाई थाहा छैन कि मतलब नलेज छैन उनीहरूलाई कि नानीहरू मतलब बेसी बनाउनु हुँदैन एचआइबीको रिस्क हुन्छ मतलब हर कुरामा मतलब अनि मतलब फ्यामिली प्लानिङको एजुकेसनहरू छैन अन्त अनि हेल्थ सेन्टर हेल्थ सेन्टरहरू त छ एता तर मतलब केही रोल प्ले गर्दैन त्यो हेल्थ सेन्टरले हाम्रो लाइफमा मतलब केहीमा केही कुरोमा मतलब हेल्पहरू छैन हस्पिटलमा पनि मेडिसिन्सहरू एभाइलेबल छैन मतलब केही प्रब्लमहरू भयो भने हामीलाई अर्को हस्पिटलतिर जानुपर्छ गाउँकोमा केही हुँदैन अहिले नयाँ हस हस्पिटल खोलिएको छ तर मतलब ओपेन गरेको छैन ओपन गरेको छैन अनि गभर्मेन्टले गभर्मेन्टले हस्पिटल खोलेको छ ठिकै केम अनि ल्याक अफ् एजुकेसन पनि छ हाम्रो भिलेजमा ल्याक अफ् एजुकेसन पोबर्टी पोबर्टी नराम्रो हेल्थ कन्डिसन्सहरू नराम्रो एडुकेसन कुनै छैन के के फ्यामिली प्लानिङको बारेमा थाहा छैन हाम्रो यताको मान्छेहरूलाई त्यसले गर्दा मत त्यसले गर्दा त्यसले गर्दा थुप्रो नानीहरू हुन्छ अनि एउटा अनि उनीहरूले त्यो नानीलाई पाल्नसक्दैन सो मतलब फ्यामिलीको कन्डिसन पनि त्यसले गर्दा नै पुवर हुनसक्छ त्यो त्यो नलेज दिने कोही चाहिन्छ गाउँमा अनि अनि गाउँमा नानीहरूको लागि पोलियो पोलियो दिन्छ स्किम त्यही हो त्यही हो राम्रो पोलियो सिक्स मन्थमा मेदी सिक्स मन्थमा इन्जेक्सन्सहरू दिन्छ मेडिसिन्सहरू दिन्छ ना नानीहरूलाई अनि नानीहरूको लागि नानीहरूको लागि डेली मतलब खिचडी पनि दिन्छ यता